इन्डोर गेमहरूबाट म यस्तो लुडो साँप सिँडी र चेस चाहिँ खेलेको छु अहिलेसम्म र यस्तो क्यारमहरू चाहिँ मैले साथीहरूसित चाहिँ अब बाहिरै खेलेको हो र अरू चाहिँ फोनमै भएको गेमहरू अनलाइन गेमहरू खेल्ने गर्छु